हाम्रो गाउँमा खुल्ला दिसा पिसाब गर्थिएन किनभने सबैजनाले आफ्नै घर घरमा टोइलेट बनाएको थियो र अब कतिजनाको टोइलेटहरू नबनाए तापनि यताउता वल्लो घर पल्लो घर गएर टोइलेटमै दिसा पिसाबहरू गर्ने गर्थ्यो